हाम्रो दार्जिलिङ जिल्लामा चाहिँ यो रीति रिवाजको चाहिँ के परम्परा छ भने चाहिँ अब हाम्रो हिन्दूहरू चाहिँ है दसैँमा टिकाहरू लाउँछ देउसी भैलोहरू खेल्छ अनि पूजाहरू पनि अब भाइ दूज दुर्गापूजाहरू भयो सरस्वती पूजाहरू भयो है अनि अरू चाहिँ के छ भने अब क्रिश्चियनहरूले अब जस्तै दुख बिमार भए नि चर्चतिर लाने हाम्रो जातिले हिन्दूहरूले चाहिँ के गर्छ भने दुख बिमार भयो है राई मुखिया गुरुङहरूले चाहिँ के गर्छ भने अब त्यस्तै जातहरूको कुरा गरौँ भने धाइ धामी झाँक्रीतिर है देखाउने त्यस्तोहरू चलन छ हाम्रो चाहिँ है चिन्ताहरू गर्ने त्यस्तोहरू चलन छ हाम्रो यतातिर चाहिँ हाम्रो दार्जिलिङमा चाहिँ अनि दिवालीमा टिका भाइटिका राखीहरूतिर राखी लगाइदिने अनि विभिन्न फुलपाती मनाउँछ हाम्रोतिर फुलपातीहरू भयो नवरात्रिहरू भयो त्यस्तोहरू चलन छ हाम्रो यतातिर दार्जिलिङतिर वेस्ट बङ्गाल पश्चिम बङ्गालमा छ है अन्त ट्रेडिसनेल कुरा गर्ने हो भने लुगाको कुरा गर्नुपर्ने हो भने अब गुरुङको अब गुरुङ ड्रेस मुखिया ड्रेस मुखियाको अनि राईको राई ड्रेस त्यस्तोहरू छ है त्यस्तो चलन छ अनि गुरुङहरूको गुरुङ ड्रेस शेर्पाको शेर्पाहरू हुन्छ ल्होसारमा लगाउने ड्रेसहरू शेर्पा ल्होसारहरू नि मनाउँछ त्यस्तो चलन छ रीति रिवाजको चाहिँ